र मलाई मनपर्ने पदयात्रा गर्नुपर्ने इलाकाहरूमा जस्तै सन्दकपुर भयो फालुट भयो यता तपाईँको टाइगर हिल यस्तो रमाइलो ठाउँहरू छ जुन चाहिँ चाहिँ वरिपरि गुराँसले फुलिरहेको हुन्छ हिउँ परिरहेको हुन्छ एकदमै मनोहर लाग्दो जग्गा छ यो र यो एकदमै घना जङ्गलले भरेको चाँप लाली गुराँस फुलिरहेको एकदमै रमाइलो जग्गा छ सन्दकपुर फालुट यहाँदेखि तपाईँको प्रायः तिस चालिस किलोमिटरको दूरीमा पर्दछ र यो बिहानको सूर्य अस्त एकदमै सूर्य एकदमै बिहान रमाइलो देखिन्छ र यहाँ हरेक साल पर्यटनहरू देशबाट विभिन्न जग्गाबाट आउने गर्दछ र एकदमै रमणीय जग्गा छ यो